बाइकको इन्पोर्टेन्ट पार्ट्सहरूमा चाहिँ तपाईँको एउटा आउँछ एक्सिलेटर एउटा आउँछ क्लच अन्त एउटा आउँछ ब्रेक अन्त गेयरहरू मोस्टली सबै इम्पोर्टेन्ट नै छ हो तर सबैलाई हेन्डल गर्नु सिक्नुपर्छ एकैचोटि होइन त्यही ब्यालेन्स् चाहिँ हो बाइक कुदाउनु चाहिँ अब लाइक तपाईँले एउटा केही अब ब्यालेन्स भएन तपाईँको एउटा मिलेन भने तपाईँको बाइक लड्नु पनि सक्छ त्यस्तो हुन्छ र तपाईँ बेलाबेला बाइक कुदाउँदा कुदाउँदा बाइकहरू बिग्रिन्छ पनि अब त्यति बेला चाहिँ तपाईँले सानो सानो कुराहरू चाहिँ आफै बनाउनु सक्नुपर्छ आफै बनाउनु सक्छ पनि हो त्यो चाहिँ अब हल्का नलेजहरू बटुल्नु पऱ्यो तपाईँले अनि बेला बेला बाइकहरू कुदाउँदा कुदाउँदा तपाईँको ब्रेक फेल हुनु त्यतिबेला चाहिँ तपाईँले इन्जिन ब्रेक गर्नुपर्छ हो इन्जिन ब्रेक भन्दाखेरि चाहिँ अब तपाईँले डाइरेक ब्रेक अब हान्नु भएन हो क्लच तानेर तपाईँले इन्जिन अब गियर डाउन गर्नु पऱ्यो त्यो पछि त्यसलाई चाहिँ भन्छ इन्जिन ब्रेक त्यसले चाहिँ अलिक बाइकहरू स्लो डाउन भएर तपाईँले कन्ट्रोल गर्नुमा अलिक धेरै सुविस्ता हुन्छ अलिक त के धेरै सुविस्ता हुन्छ हो अब त्यही हो बाइकहरूमा त्यस्तै हुन्छ गियरहरू गियरहरू तपाईँले अब बाइक मेन्टेनमा राख्नु पऱ्यो अन्त चाहिँ त्यस्तो अब एक्सिडेन्टहरू हुनु त्यस्तो हुँदैन मैले पनि अब त्यो फेस त गरेको छु अब बाइकहरू कुदाउँदा कुदाउँदा ब्रेक फेलहरू हुँदाखेरि होइन र त्यतिबेला चाहिँ मैले त्यही गरेँ इन्जिन ब्रेक नै अब मलाई सही लाग्यो त्यही गर्नु नै